हाम्रो स्कुलमा विद्यालयमा चाहिँ अब पन्ध्र अगस्तको उसमा चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट अब विभिन्न विभिन्न खालको प्रतियोगिताहरू गराउनुहुन्थ्यो त्यसमा फुटबल क्रिकेट सँगसँगै क्विजहरू डिबेटहरू अनि थियो अनि त्यसमा उस सिङ्गिङ कम्पिटिसन राइटिङ कम्पिटिसनहरू हुन्थ्यो त्यसमा मैले पार्टिसन लिएँ थिएँ ग्रुप सङ्गमा त्यस त्यसमा अनि ग्रुप सङ्गमा पार्टिसहरू लिँदाखेरि चाहिँ हाम्रो ग्रुप चाहिँ दोस्रो भएको थियो अन्त साथै अब गेम्सहरूमा पनि गेम्सहरूको खेला हुन्थ्यो ब्याडमिन्टनहरू भयो ब्याडमिन्टनहरू पनि खेल्नु खेल्नु चाहिँ खेलेको थिएँ खेल्नु मन लाग्थ्यो अनि साथै विद्यालयमा अब इन्टर स्कुल टुर्नामेन्ट हुन्थ्यो जस्तै अब इन्टर स्कुल टुर्नामेन्टमा क्विजहरू हुन्थ्यो क्विजहरूमा पार्टिसिपेट पनि गर्थेँ हामीले गरेको थियौँ पार्टिसिपेटमै स्कुल पढ्दाखेरि पार्टिसेन गर्दाखेरि हामीले क्विजमा दोस्रो भएको थियौँ साथै अब विभिन्न प्रकारको अरू करिकुलमहरू पनि थियो त्यही स्कुल अब एउटा स्कुलदेखि अर्को स्कुलमा भिजिटिङ्हरू गर्ने खालको अन्त अनि स्कुल कम्पिटिसनहरू भइनै बस्थ्यो समयमा फोटो फोर्टिन नोभेम्बरमा चिल्ड्रेन डेको दिन पनि हुन्थ्यो साथै विद्यालयमा अनि फिफ्टिन अगस्त टिचर्स डेतिर पनि कम्पिटिसनहरू राखिन्थ्यो जस जो अब स्कोय विद्यालयमा राम्रो प्रथम आएका हुन्थ्यौँ उनीहरूलाई पुरस्कारहरू पनि दिइन्थ्यो त्यस्तो कम्पिटिसनहरू धेरै गराइन्थ्यो स्कुल पढ्दा विद्यालयमा